भारतको चुनौतीहरू जस्तै अनइम्प्लोयमेन्ट पोभर्टी अनि पल्युसनहरूको समाधानको निम्ति चाहिँ सरकारले सस्तै जस्तै रुखहरू रोप्नु लगाएर अनि धेरै अरू रुखहरू रोप्न लगाएर पल्युसन फ्री गर्नको लागि समाधान गरेको छ अनि अनइम्प्लयमेन्टको लागि चाहिँ धेरैवटा स्किमहरू निक निकालेर समाजले हामीलाई सामधान गरिरहेको छ